हजुर घरपालुवा जनावरहरू मलाई मनपर्छ र पाल्छु पनि मलाई मनपर्ने चाहिँ कुखुरा भयो हाँस भयो बाख्रा सुँगुर गाईगोरु म सबै नै पाल्छु र यसबाट यसले घरलाई शोभा पनि दिन्छ मेन कुखुरा बाट हाँस सुँगुर यसबाट तपाईँको पैसा पनि आउने गर्छ है र घरमा खानु पनि हुने कुखुरा सुँगुर हाँस बाख्रा भयो गाई गाई अब बेच्दाखेरि तपाईँले पैसा पाउनुहुन्छ र गाई यदि ब्यायो भने दुध खानु पाउनुहुन्छ अनि मलाई चाहिँ घरको सबै नै पाल्ने जनावरहरू चाहिँ सबै नै मनपर्छ कुकुर बिरालो बिरालो पनि मनपर्छ कुकुर पनि मनपर्छ कुकुरले घरको रक्षा गर्छ हो बिरालोले पनि त्यस्तै नै गर्छ मुसाहरू मार्ने काम गर्छ र राम्रो पनि लाग्छ अनि मलाई सबै नै घरको घरेलु पालुवा जनावरहरू चाहिँ सबै नै मनपर्छ